हेलो तपाईँ भर्खर गाडी नम्बर लास्ट नम्बर फाइभ सिक्स भएको दाजु बोल्नुभएको हो ए हजुर सुन्नु न तपाईँले मलाई ड्रप त गर्नुभयो कि यता रेस्टुरेन्टमा तर म यहाँ यहाँको लोकल नभएर चाहिँ होइन मलाई तपाईँ यहाँको एथनिक खानाहरू फुडहरू चाहिँ कस्तो कस्तोहरू पाउँछ होइन मलाई अलिकति सजेस्ट गरिदिनुहोस् न हौ ए अन्त यसो नन् भेजमा केही पाउँदैन होला मीठो पाउँछ ए सुन्नुहो न हौ मैले साँच्चि त्यो एलकोहललाई नेपालीमा के भन्छ भुत्तुकै बिर्सिएँ कि ए यहाँनिर सुन्नु नि लोकल खट्टु पाउँछ होला त्यो त म बाहिर पनि खाइहालेको हो नि सिक्किमको ब्रान्ड हो यो मलाई थाहा छ तर यो मैले पहिला उइले मगाइकन खाएको कि लोकल भन्ने पनि पाउँदो रहेछ नि लोकल भन्ने पनि कोनि के पाउँदो रहेछ नि सेतो कलरको लोकल ए रेस्टुरेन्टतिर पाउँदैन ए ए हुन्छ नभए सुन्नुहोस् न अन्त म फेरि अहिले खानाहरू खाइसकेर फर्किनु पर्ने हुन्छ कि तपाईँ यसो रिसिभ गर्नु आउनु हुने ए हुन्छ अन्त अहिले कहाँ हिँड्नुभयो हौ खाना पनि खानुभएन तपाईँ त ए बुढिको अन्डरमा बस्ने पो रहेछ हौ ए त्यस्तै हुँदो रहेछ सिक्किमकोहरू चाहिँ बुढिको अन्डरमा बस्ने म त यी अब खट्टु खाएर ढल्किने सिन हो गाडीमा हो तपाईँको अन्त यसो आधा घन्टाबाद रिसिभ गर्नु चाहिँ आउनुहोस् है हुन्छ हुन्छ साथी कुन चाहिँ ठाँउ पो हो यो त